म यो लुगा धुनुको लागि चाहिँ सर्फ ल्याइकन अब बाल्टीमा लगाइकन आधा घन्टा जस्तो भिजाइकन चाहिँ अनि त्यसलाई आधि घन्टा बाद धुन्छु अनि सर्फ नभएको बेलामा चाहिँ साबुन ल्याइकन जालोसालो लगाइकिन ब्रस लगाइकिन मजाले त्यसलाई सफा पाराले धुन्छु अन्त लुगा सुकाउने विषयमा लुगा सुकाउनेमा चाहिँ अब कोही बेला घाम लाग्दाखेरि हामी सबैजनाले बाहिरतिर घाम लागेको जग्गातिर अब जहाँ घामले घाम भेट्छ त्यतातिर सुकाउँछ त्यो सबैलाई थाहा भएको कुरा हो होइन अन्त अब कोही बेला पानी परेको बेलामा चाहिँ हामी रेलिङतिर सुकाउँछ कोही बेला सेतो न सेतो लुगा त रेलिङतिर सुकाउनु भएन सेतो दाग लाग्छ होइन त्यहाँदेखिन् चाहिँ लुगाहरू चाहिँ भित्र अब कहाँ जजग्गा छ त्यहीँ हेङ्गरतिर लगाएर हेङ्गरतिर मज्जाले उयो चेपेर चाहिँ चेपेर चाहिँ टक्कै झुन्डाउनु पऱ्यो फेरि दाग लाग्छ होइन अन्त पानी चलाउने विषय पानी चाहिँ अब त्यत्ति साह्रो चल्दैन पानी अब अब बेसी चल्यो भने दुई बाल्टी जस्तो चल्छ होला अन्त त्यही दुई बाल्टीमा एक बाल्टी पहिला पखाल्यो सर्फ लगाएको छ भने पहिला त्यही एक बाल्टीले पखाल्यो त्यहाँदेखि सेकेन्ड टाइम पखालेर निचोरीकन चाहिँ त्यो सफा हुन्छ अन्त जालो लगाएको जालो साबुन लगाएको बेलामा चाहिँ त्यही अब जालो लगायो त्यहाँदेखि पानी हलका हलका अब त्यसमा चाहिँ दुई बाल्टी आधा जस्तो सक्छ होला पहिला त्यो जालो साबुन मजाले धोयो त्यहाँदेखिन् त्यो फेरि पेन्टमा फेरि पेन्ट डुबाएर फेरि निकाल्नु पऱ्यो फेरि मैला जादैन नि त होइन त्यहाँदेखिन् त्यो निकालेर चाहिँ त्यहाँदेखिन् त्यसलाई मजाले डुबाइकन चाहिँ निकाल्नुपर्छ अन्त पानी चाहिँ अब कोही बेला सर्फमा सर्फ चलाइकन अलग्गै लाग्छ अन्त उयो साबुन चलाएको बेलामा अलग्गै लाग्छ